पश्चिम बङ्गालमा चाहिँ हाम्रो सांस्कृतिक सम्पदाहरू चाहिँ हाम्रो मानिसहरूले चाहिँ कसरी मनाउँछन् भने चाहिँ अब दुर्गापूजाहरू भयो है अनि असार पन्ध्रहरू भन्ने मनाउँछन् छटपूजाहरू भयो होली भयो है अनि बुद्धिस्टहरूले अब बुद्ध जयन्तीहरू भयो अनि पूजाहरू बडी मान्दा गणेश चतुर्थीहरू भयो है अन्तखेरि यो माघे सङ्क्रान्तिहरू भन्ने अन्त यो सेर्पाले पनि मनाउँछ हाम्रो लोसारहरू भयो है अन्त दिवालीमा चाहिँ देवी पूजाहरू भन्ने भयो है अनि दिपावलीमा चाहिँ स्पेसियली चाहिँ हाम्रो चाहिँ के हुन्छ भने चाहिँ इन्डियामा चाहिँ उयोहरू भयो देउसी भैलोहरू भन्ने है देउसी भैलो अन्त दसैँमा चाहिँ टिकाहरू भयो त्यसरी मनाउँछन् है हाम्रो यिनमा चाहिँ पश्चिम बङ्गालमा चाहिँ पूजा रामनवमीहरू भयो है त्यस्तोहरू इत्यादि हरू मनाउँछन्